हेलो दाजु तपाईँ ए हेलो दाजु तपाईँ उयो टुरिस्ट गाइड हुनु हुन्छ रहेछ है हजुर के अरे मलाई चाहिँ अब सुन्दर वन नेसनल पार्क जानु थियो अब तपाईँले कसरी भाडाहरू लिनु हुन्छ हजुर ए त्यो सुन्दर वन त एकदम राम्रै सुनेको थिएँ राम्रै छ छ होला है हजुर अनि तपाईँले चाहिँ कता कता कता कता सबै सबैतिर डुलाइदिनु हुन्छ कि म त्यहाँ मात्रै छोडेर आउनु हुन्छ कि

ए अब सबै हामी त गयौँ भने सबैतिर घुमेर आउँछौँ अब त्यसको चाहिँ अब कति लिनु हुन्छ दस हजार अलिकति कम्ती हुँदैन दस हजार हामी पनि अब दुइवटा गाडी चाहिँ हामीलाई चाहिन्छ होला एउटा गाडी त हुँदैन अब पन्ध्रजना जस्तै छौँ हामी हजुर

अब हामी पन्ध्रजना छौँ अब तपाईँले कुन चाहिँ गा ठुलो गाडी एउटै गाडी भए पनि भइहाल्थ्यो हजुर हजुर

हजुर हजुर

हजुर हजुर हजुर अब अहिले हामी दस बजीतिर बिहान निस्क्यौँ भने चाहिँ अब एकदिन बेलुकातिर चाहिँ कतितिर बजीतिर फर्कन्छौँ हुन्छ होला टाइम चाहिँ हुन्छ होला हजुर

ए तपाईँले एकदिनमा चाहिँ घुमी सक्नु भनेको थियो हामी सबै जगा

ए त्यसो भए तपाईँ त्यो त्यो दुइवटा क्याब चाहिँ बुक गरिदिनु होस् न अन्त ल अब कति रुप्पे हुन्छ त्यो त्यहाँ अब अलिकति मिलाइदिनु होस्

हजुर हजुर हजुर

ए हुन्छ हुन्छ त्यो अब बुक गरिदिनु होस् दुइवटा गाडी ल हुन्छ हुन्छ